म कालिम्पोङदेखि नेपालसम्म यात्रा गर्न गइरहेकी छु र मलाई ड्राइभरको रेटिङ चार्ज कति लाग्छ भनेर सोद्धाखेरि मैले मेरो प्रिय मित्र उपासनालाई सोधेँ ऊ पनि पहिले नेपाल गइसकेको थियो र उसले भन्यो त्यहाँ नेपाल नेपाल जानको लागि मैले एउटा मात्र होइन धेरैवटा गाडी फेर्नुपर्छ र कालिम्पोङदेखि नेपाल जानको लागि उसलाई लगभग तिन हजार जस्तो लाग्यो अरे अनि यहीँ कालिम्पोङदेखिको पोखरासम्म जान लागि मात्र पनि छ सय सात सय लाग्छ अरे अनि त्यहाँदेखिको नेपाल जानको लागि यस्तै पन्ध्र सौ हौ त्यस्तो लाग्छ अरे र त्यतिनिर खानाहरू खाँदाखेरि चाहिँ तिन हजारसम्म लाग्छ अरे भनेर चाहिँ मलाई मेरो प्रिय मित्र उपासनाले भन्यो